म चाहिँ घुम्नको लागि धेरैचोटि जान्छुँ हाम्रो जग्गामा नजिक नजिकै धेरै घुम्ने ठाउँहरू छ अनि जस्तै लाभा नोक डाँडा डाब्लिङ कफेर अनि यो जग्गाहरूमा चाहिँ घुम्ने ठाउँहरू छ अनि टुरिस्ट स्पोटहरू पनि छ अनि घुम्नलाई धेरैपटक जान्छु अनि यो जग्गामा जाँदा चाहिँ एकदम दामी छ घुम्नको लागि रमाइलो जग्गा छ अनि डाब्लिङमा चाहिँ तपाईँले सनराइज सनसेट कञ्चनजङ्घा मजाले देख्न पाउनुहुन्छ अनि लाभामा लाभामा तपाईँले फरेस्ट अनि अर्को त्यो कञ्चनजङ्घा कञ्चनजङ्घाहरू देख्न पाउनुहुन्छ अनि धेरै अरू जग्गाहरूमा त अब घुम्न जानको लागि तपाईँले एन्ट्रि फी टिकटहरू काटेर जानपर्छ अनि योमाथि माथि कफेरमा तपाईँको फरेस्ट दामीको फरेस्ट छ घुम्नको लागि अनि त्यहाँ तपाईँ घुम्न जान सक्नुहुन्छ राम्रो जग्गा छ टुरिस्ट स्पोट फरेस्टहरू रियर ट्रीहरू देख्न पाउनुहुनेछ त्यहाँ तपाईँले अनि घुम्न घुम्न जान घुम्न जान हामी वर्षमा एक दुईपल्ट जानैपर्छ अन्त तर हामी घेरै जान्छौँ घुम्न अन्त नोक डाँडामा तपाईँको त्यहाँ आर्टिफिसियल झिल छ अनि त्यो झिलमा तपाईँहरूले माछाहरू पनि भेट्नुहुन्छ तपाईँहरूले त्यहाँ तपाईँले त्यहाँ ऱ्याफ्टिङहरू पनि गर्न सक्नुहुन्छ तपाईँको त्यहाँ इन्टर फीहरू लाग्छ तपाईँलाई पार्किङ पार्क पार्किङ फीहरू पनि लाग्छ तपाईँलाई अनि तपाईँको इन्टर फी तपाईँको त्यसै चालिस रुपियाँहरू जस्तै लाग्छ अनि तपाईँले त्यहाँ मजाले घुम्न सक्नुहुनेछ र जग्गा राम्रो छ अनि चिसो जग्गा हो अनि मजाले घुम्न सक्नुहुनेछ त्यहाँ पनि तपाईँ अनि अब यता यहाँ एउटा भिर पनि छ जिरोङ रियोन पर्छ तपाईँको अनि तपाईँको यो सबै घुम्ने ठाउँ चाहिँ तपाईँको कालिम्पोङ जिल्ला कालिम्पोङ टुर पऱ्यो तपाईँको अनि पन्चायत अफिस चाहिँ तपाईँको बुधबारे कि गितडाब्लिङ पर्छ अनि यहाँ धेरै जग्गा अझै अरू नसुनेको थाहा नभएको ठाउँहरू पनि छ घुम्नलाई अनि त्यहाँ पनि धेरैपटक जान्छौँ जस्तै खोलाहरू पनि जान्छौँ हामी घुम्नलाई अनि स्विमिङहरू गर्नलाई पौडीहरू खेल्न अन्त त्यसको पिच्छे तलनिर झिल झिल फल्स पनि छ अनि त्यो जग्गाहरूमा पनि जान्छौँ फरेस्टहरूमा अनि प्रायजस्तो चाहिँ त्यहीँ टुरिस्ट स्पोटहरू नै जान्छौँ अनि धेरै घुम्नलाई धेरै टुरिस्टहरू पनि आउनुहुन्छ राम्रैसँग घुम्नुहुन्छ उनीहरूलाई राम्रो पनि लाग्छ अनि तर यो जग्गाहरूमा चाहिँ कालिम्पोङ लक्टु कफेर अनि डाब्लिङ अनि नोक डाँडाहरू धेरै चिसो जग्गा हो अनि त्यहाँ धेरै चिसो हुन्छ अनि त्यस्तो घामहरू पनि लाग्दैन मजाले चिसो लाग्छ अनि घुम्न आउनेहरूलाई धेरै जाडो हुन्छ अनि जुन टाढो टाढोको आउनुहुन्छ कोलकता सिलगडी र यता कालिम्पोङ उनीहरूलाई वेदरमा उनीहरूलाई मनपर्छ राम्रो राम्रो लाग्छ उनीहरूलाई धेरै चिसो चिसो चिसो ठाउँ हो त्यही कारण राम्रो जग्गाहरू छ अनि घुम्नलाई धेरै राम्रो जग्गाहरू छ अनि तपाईँले यो घुम्ने ठाउँहरूको नजिक नजिकहरूमा तपाईँले क्यान्टिनहरू देख्न सक्नुहुन्छ मिठो मिठो मोमो अनि थुक्पाहरू तपाईँले पाउनुहुन्छ यो क्यान्टिनहरूमा तपाईँले मिठो मिठो चिया क्यान्टिन क्यान्टिनहरूमा थुक्पाहरू पाउनुहुनेछ अनि तपाईँले राम्रो इन्जोइहरू पनि गर्न सक्नुहुनेछ र घुम्न घुम्नहरू पाउनुहुनेछ